हाम्रो जातिमा टाउको दुख्यो भने धैरैजनाले दबाईपानीहरू खाने गर्छन् र दबाईपानीहरू खाँदाखेरि टाउको दुखेको जाती हुँदैन टाउको दुखेकोमा हामी मालिसहरू पनि गर्नसक्छौँ मिचेर हामी मालिसहरू उपायहरूमा तपाईँहरू घरेलु उपायहरू पनि गर्न सक्नुहुन्छ जस्तो कि टाउकोमा मालिस गरे पनि धेरै नै सहायता हुन्छन् टाउको दुखाइमा कम हुनसक्छन् भिक्स लगाएको पानी सुघ्न भए पनि हुन्छन् हत्केलाको अम्लाहरू पड्काएर नसाहरू चार्ज गर्नका लागि नसाहरू तन्काउनु पनि सकियो हुन्छन् हाम्रै घरेलु उपचारहरू पनि हुन्छन् घरेलु उपचारहरूका लागि साधनहरू हुन्छन्